मेरो घरमा खाना पकाउँदा म पहिला आफूलाई नै सुरक्षित हुनु जरुरी ठान्दछु किनकि हामीले ग्यासको वरिपरि जब हामी चुल्हा जलाउँछौँ तब हामीले चिप्लो कपडाहरू लगाउन हुँदैन चुल्हा जलाएर पछि तेल मटीतेल चुल्हाको वरिपरि चलाउनु हुँदैन धेरै समयसम्म चुल्हामा पकवान छोडेर बाहिर जानु हुँदैन र प्लास्टिकको बट्टाहरू छेउ छाउमा राख्नु हुँदैन धेरै कुरामा हामीले सावधानी राख्नु अति नै जरुरी हुन्छ